बोडो बङ्गाली जस्ता यस क्षेत्रका अन्य भाषाहरूसँग नेपाली भाषाको सम्बन्ध चाहिँ राम्रो छ जस्तो मलाई लाग्छ किनभने हामी नेपाली जातिहरू सबै भाषा भाषीसँग सबै जातिहरूसँग मिलेर बस्ने जाति हो अनि हाम्रो यहाँ दार्जिलिङमा पनि नेपाली भाषा भाषीहरू बाहेक अन्य भाषा बोल्ने मानिसहरू जस्तै बिहारी बङ्गाली माडवाडी मुस्लिम भोटे आदि किसिमको मानिसहरू बस्छ र तिनीहरू सबैसँग हाम्रो मेल मिलाप भएर नै हामी बसेको छौँ हामीले उनीहरूको भाषा सिक्छौँ र हाम्रो भाषा उनीहरूले सिक्छन् यसरी नै एक अर्काको भाषा भाषीमा यसरी सम्बन्ध हुन्छ अनि हाम्रो नेपाली भाषाको सम्बन्ध राम्रो भएको जस्तो चाहिँ मलाई लाग्छ